हलो तपाईँ मेकअप आर्टिस्ट हो ए मलाई मेकअप गर्नु थियो त बिहामा जानु छ मेकअप गरिदिनुहुन्छ ए हुन्छ म एकछिनमा आउँछु नि ल कहाँनिर हो ए हुन्छ अनि त कति रुपियाँ लाग्छ होला ए मलाई फेसवा फेसियल गर्नुथियो अनि त हल्का मेकअप अनि कर्ली गर्नुथियो कपाल मेरो त इभेन्ट भोलि छ हो अनि त आज चाहिँ फेसियल गरौँ अनि भनेको नि अनि त

ए त्यसो भए हुन्छ हजुर अनि त ए म दुई बजेतिर आउँछु कि हजुर मलाई थाहा छैन कता छ मलाई ए हुन्छ अनि त ऊ यो के रे कर्ली गर्नु चाहिँ कति लाग्छ होला ए त्यसो भए त्यस्तै गरौँ न त ए हुन्छ नि हुन्छ